नेपाली भाषी मानिसहरूले आफ्नो सांस्कृतिक परम्पराको उत्सव मनाउन र सम्मान गर्न आफ्नो भाषालाई प्रयोग गरिरहेकै छन् जस्तै विभिन्न चाडपर्वहरू मनाएर साथै सांस्कृतिक पर्वहरूको आयोजन गरेर नेपाली भाषालाई महत्त्व दिएको हामी देख्न सक्छौँ नेपाली भाषाको मान्यताको कुरा गर्दा यसको साथ साथै विभिन्न नेपाली साहित्यिक सङ्घ संस्थाहरूद्वारा साहित्यिक सम्मान दिने कार्यहरू पनि भइरहेको हामी देख्न सक्छौँ